हेलो यो होसाना रेस्टुरेन्ट हो ए तपाईँहरूको आज रेस्टुरेन्ट खुलै छ ए हजुर म त्यो आज खुला छ कि बन्द छ भनेर नि आज भ्यालेन्टाइन्स डे हो बा बन्द छ कि भनेर नि ए हजुर बेलकाको त्यो डिनरको लागि मैले त्यो भन्नु थियो कि आज अर्डर गर्नु थियो कि अन्त नि ए के के पाउँछ तपाईँकोमा ए हजुर मलाई त्यो बिरयानी त्यहादेखि चिकन चिल्ली फ्रेन्च फ्राई हो अन्त के के हुन्छ अर्डर उयो गरिदिनुहोस् न ए हजुर कति उयो टाइम लाग्छ होला है हजुर ए हजुर हजुर ए हाफ एन आवर लाग्छ हजुर ए हजुर बिल चाहिँ कति हुन्छ ए हजुर चिकन चिल्ली बिरयानी त्यहाँदेखि मैले फ्रेन्च फ्राई त्यहाँदेखि भेज पकौडा त्यहाँदेखि पनिर पकौडा हजुर

हुन्छ हुन्छ हुन्छ हाफ एन आवर लाग्छ है हुन्छ